अरु कुन कुन जान्न मलाई ठाउँ मन पर्ने ठाउँ कारण हेर कालिम्पोङकै ठाउँमा कुरा गर्दाखेरि डेलोमा डेलोमा एकदमै राम्रो भ्यु पोइन्टसहरू देखिन्छ त्यसमा एकदमै राम्रो छ अनि अर्को साइन्स सेन्टरमा गोयो भने त्यहाँ वैज्ञानिकहरूको धेरै कुराहरू हामीले त्यहाँ देखिन पाइन्छ दोस्रो अन्त भ्यु पोइन्ट छ कालेबुङमा त्यहाँनिर हामीले भ्युहरू देख्न सकिन्छ पारि पारि डाँडाहरू मलाई अरू ठाउँहरू भन्दाखेरि पनि बाहिरतिर सुइजरल्यान्डतिर जानु मन पर्छ कारण त्यहाँनिर धेरै कुराहरू सिक्न पाइन्छ विदेश विदेशतिर जान घुम्न मन परिन्छ तर पनि मेरो इच्छा चाहिँ छ एकदिन चाहिँ जानेछु भन्ने चाहिँ लाग्छ तर पनि अब बाहिरतिर घुम्न ब्राजिलमा ब्राजिल जाँदा चाहिँ त्यहाँको फुटबल स्किलहरू एकदमै राम्रो हुन्छ अनि युएसएमा राम्रो हुन्छ डेभलोपिङ कन्ट्रीहरूतिर जानु मन पर्छ अनि विशेष गरी जापानमा जानु मन छ हामी जसरी यहाँ दुई हजार बाइसको हामी जिइरहेको त्यहाँनिर दुई हजार पचासको किन भन्दाखेरि त्यहाँनिर टेक्नोलोजीहरूमा धेरै अन्तर अगाडि निक्कै अगाडि बडिसकेको छ कारण त्यहाँनिर एकदमै राम्रो छ राम्रो भएको कारणले गर्दाखेरि हाम् त्यसरी नै जानु मन पर्छ बाहिरतिर मलाई साह्रै वर्ल्ड कप हेर्न मन परेको छ एकदिन हामी जान बाहिर हेर्नु जानु पाएछु भने चाहिँ म जानेछु अनि त्यहाँनिर कुन कुन टिम हुन्छ जुन टिम फाइनलमा पुग्छ त्यो टिमलाई म सपोर्ट गर्दछु गर्नेछु अनि कालिम्पोङमा भएको मङ्गल धाममा पनि त्यहाँनिर पनि एउटा मन्दिर छ मन्दिरमा निक्कै धेरै मान्छेहरूले नै त्यहाँनिर त्यो धाममा गएर पुज्छ भगवान्लाई है त्यो ठाउँ पनि एकदमै राम्रै नै छ अनि सिक्किम निक्कैहरूमा छ तर एकदमै असल हामी सिक्न पाइन्छ त्यो ठाउँतिर घुम्न जान पाइन्छ र साथी भाइहरूसित जान इन्छा छ एउटा हाइकिङ गर्न केदारनाथ जाने इच्छा छ त्यहाँ ठाउँमा पनि गएर चाहिँ निक्कै उयो हेर्न मन परेको छ नर्थ इस्टहरूमा गयो भने त्यहाँनिर पनि भ्यु पोइन्टहरू इम्फालमा अरूहरू देखिँदो रहेछ देख्न पाइन्छ र फ्युचरमा साथी भाइहरूसित हामी घुम्न जान सकौँ